हेलो हजुर तपाईँ यो भारत फर्निचरबाट बोल्नुभएको हजुर हजुर अनि सुन्नुहोस् न तपाईँकोमा त्यो स्टिल आल्मारी कतिसम्मको छ होला है स्टिल यो ज जस्तै अब गोद्रेज भन्छ नि गोद्रेज कम्पनीको हजुर कतिदेखि स्टार्ट छ होला दाम हजुर हजुर हजुर हजुर ए हजुर हजुर ए हजुर हजुर यो दिवान बेडहरूको चाहिँ कति छ होला दिवान बेड भन्छ नि ह हजुर हजुर ए स्टार्टिङ त्यसमा म्याटरेस पनि दिनुहुन्छ म्याट्रेस पनि छ ए त्यसैमा ए हजुर ए हजुर हजुर अनि तपईँकोमा यो सेन्टर टेबल चाहिँ के को छ ग्लासको छ कि काठको छ कि काठको ए हजुर अनि यो के अरे क्विन बेड भन्छ नि ठुलो डबल बेड भन्छ नि त्यो चाहिँ काठको पाइन्छ होला तपाईँकोमा ए हजुर कत् हजुर आएको छ ए हजुर कति जस्तो पर्छ होला स्टारटिङ चाहिँ कति रहेछ त्यसको चाहिँ हजुर ए जति अब हेरि हेरि होला त्यो पनि है हजुर हजुर हजुर हजुर हजुर फिक्स प्राइस त होइन होला डिस्काउन्ट त गर्नु हुन्छ होला अलिअलि त हुन्छ नि होइन हजुर हजुर हुन्छ अब मलाई यो अब दसैँ आउनु आँट्यो नि यतिको बेलाको चाहिएको छ कि अनि सबै नै पाइन्छ तपाईँकोमा डाइनिङ टेबलदेखि लिएर सबै पाउँछ होइन त हजुर होइन हेरेर भन्नु पऱ्यो मलाई चाहिँ चाहि रहेछ बेड चाहिरहेछ डबल बेड अनि अब अहिले त मैले तपाईँलाई फोन गरेर सोधेको तपाईँको दोकानमै आएर हेऱ्यो भने चाहिँ अब सजिलो हुन्छ नि त है हजुर गोद्रेज चाहिँ यो काठको पाउँछ टिनको पनि पाउँछ है हजुर यो भुटान बोर्ड भन्छ नि भुटान बोर्डको पनि होला ए हुन्छ नि म आएर तपाईँकोमै हेर हेर्छु नि अलिक मिलाउनु हुन्छ होला नि दाम त नि हजुर हुन्छ हजुर हजुर हुन्छ हुन्छ